विशेष हाम्रो क्षेत्रमा दृढ विश्वास गर्ने विषयहरू अन्धविश्वासहरू धेरै नै छन् विशेष गरी हाम्रो गाउँ बस्तीमा हामी अझै पनि हामी रूखको फेदमा गएर पुजाहरू गर्ने गर्छौँ त्यहाँ भगवानको वास छ भन्ने हामी गर्छौँ हामी विशेष घरको चुल्हालाई पुजा गर्ने गर्छौँ त्यहाँ हाम्रो विशेष ब्रह्मा विष् विष्णु महेश भन्ने कुराहरू हामीलाई आभास हुन्छ त्यो अन्धविश्वासहरू हामीमा र्छौँ र हामी गाउँ बस्तीमा अझ पनि धामी झाँक्रीहरू लगाएर चिन्ता गर्ने हाम्रोमा एउटा अन्धविश्वास छ ती बिजुवा झाँक्रीहरूलाई हामी आफ्नो भविष्यको जोखानाहरू आफ्नो दसा ग्रहहरू हेराउने गर्छौँ र हेराएर ती बिजुवाहरूलाई हामी उपचार गर्न लगाउँछौँ र यसरी अझै पनि हाम्रो अन्धविश्वासहरू छ गाउँ बस्तीमा बोक्सीहरू छ भन्ने बोक्सीले टोक्यो बोक्सीले माऱ्यो भन्ने हाम्रोमा यस्तो दृढ अन्धविश्वासहरू हाम्रो गाउँ बस्तीमा धेरै नै एकदमै पाइन्छ साथसाथै हामी भुत भुतहरूले तर्साउँछ हामीलाई घरमा यसरी भुतहरूले आएर तर्साउने गर्छ भन्ने कुराहरू हाम्रो गाउँ बस्तीमा प्रशस्त यस्ता अन्धविश्वासहरू हामी देख्ने गर्छौँ